अब यो जडीबुटीमा चाहिँ यो तुलसीको तुलसीहरू चाहिँ म घरमै रोप्छु तुलसीहरू पनि दुई प्रकारको हुन्छ कालो तुलसी र सेतो तुलसी हुन्छ त्यसको चाहिँ अब सर्दी लाग्दा घाँटी दुख्दा अभिजालो घोडाटाप्रे चाहिँ नानीहरू विशेष गरी नानीहरूलाई निम निमोनिया हुँदा घाँटीमा घाउ हुँदा त्यसको माडेर चाहिँ अब कपरेसन गरेर तातो पानीमा खिलाइने गरिन्छ नानीहरूलाई अब त्यो सर्दीहरू लाग्दा निधारतिर दलिन्छ अन्त अब यो यो रोयो हर्रा बर्राहरूको दबाईहरू चाहिँ बजारको एन्टिबायोटिक भन्दा चाहिँ राम्रो लाग्छ यिनीहरू पनि सबै पाइन्छ हाम्रो घर वरिपरि नै हर्रा बर्रा अमला सबै पाइन्छ घिउकुमारीहरू जसरी हातहरू खुट्टाहरू तातो पानीले आगोले पिल्सिन्छ त्यसमा चाहिँ दबाईको अब एन्टिबायोटिक दबाईहरू भन्दा राम्रो चाहिँ घिउकुमारी चाहिँ अब त्यसको भित्रको त्यो र्याल र्याल परेको चाहिँ हामीले दबाई लगाउँछौँ त्यसले चाहिँ छिटो घाउहरूलाई ओभानो गर्छ र जाती हुन्छ अनि बजारमा बेच्ने एन्टिबायोटिकहरू भन्दा चाहिँ हाम्रो यो घरेलु दबाईहरू चाहिँ एकदमै राम्रो लाग्छ ठुलो मान्छेलाई पनि अनि केटाकेटीको लागि चाहिँ एकदमै राम्रो हुन्छ